हेलो भाइ आज नि मेरो आमाबाबा धेरै वर्षपछि मलाई भेट्नु आउनुहुँदैछ है अन्त म त सधैँ तपाईँको गाडी नै रिजर्व गर्थेँ हो अन्त मेरो आमाबाबा अन्त बहिनी आउँदैछन् तपाईँ बाघडोग्राबाट पिकअप गरिदिनु होस् न ल आज म चाहिँ जान पाउँदिनँ कि किनभने मेरो अलिक घरमा धेरै कामहरू छन् हो अनि त्यसले गर्दाखेरि अन्त गाउँमा पनि मरौ प मरौले गर्दा म आउनु पाउँदिनँ है तपाईँ अन्त त्यो बाघडोग्राबाट मेरो आमाबाबालाई ल्याइदिनु होस् न अन्त यहाँ बहिनीहरू पनि आएको छ है अन्त उनीहरूलाई पनि यहाँ घुमाउनुलाई है त्यसो गरिदिनु होस् कि अन्त भाडा चाहिँ कति हो भाइ अन्त अलिक भाडा मिलाइदिनु होस् न म त सधैँ तपाईँको गाडी नै रिजर्व गर्छु हो बाघडोग्राबाट यहाँ बरगाछ ल्याइदिनु होस् न होइन होइन त्यत्ति बेसी त होइन भाडा अलिक बेसी नै भन्नुभयो कि म सधैँ त तपाईँकै गाडी लान्छु है आमाहरू धेरै वर्षमा आउनुभएको छ अलिक मिलाइदिनु होस् न अब घुम्नुको लागि नै आउनुभएको हो अब यताउति पार्कहरू भयो यहाँ मन्दिरहरू घुमाइदिनु पऱ्यो नि त ल मिलाइदिनु होस् न सधैँ त लान्छु फेरि पनि अब खाँचो पऱ्यो भने तपाईँ त हो तपाईँको गाडी छँदैछ नि ल भाइ